मैले चाहिँ आफ्नो बगैँचामा रोप्नको लागि बिरुवाहरू चाहिँ आफ्नै घरमा नै बिजन राखेर पहिलाको सालको बिरुवाबाट बिजन राखेर चाहिँ उत्पाद गर्छु अन्तखेरि त्यही अर्को साल त्यसको सिजन आउँदाखेरि चाहिँ फेरि रोप्ने गर्दछु अन्त मैले चाहिँ त्यो गर्नको लागि चाहिँ सालै पछि जलमलहरू चाहिँ जङ्गली मलको जङ्गलबाट सिधै ल्याउने र घरेलु मल चाहिँ हाम्रो गाउँमै एउटा गोठ गाई पालेको मानिसकोबाट लिने गर्दछु र रोप्ने गर्दछु अन्तखेरि त्यो रोप्ने पटहरू चाहिँ नजिकैको बजार खरसाङ्गबाट लिएर प्रयोग गर्छु अरू स्रोतहरू भन्नु पर्दाखेरि त केही युरियाहरू त्यस्तोहरू चाहिँ केही पनि उत् ऊ योहरूको युजहरू गर्दिनँ त्यही जङ्गली मल र घरको मल मिक्स गरेर चाहिँ रोप्छु र बिरुवाहरू चाहिँ त्यही बगैँचामा रोप्ने बिरुवा चाहिँ घरमा नै पहि पहिलाको सालको